ओइ फोन उठा भाइ अहिले त अब के हुन्छ बर्खाको टाइममा के हुन्छ अब इस्कुस छैन हो भिन्डी छ बैगुन होला अलिअलि डल्ले खोर्सानी पनि अलिअलि भएको छ सिमीहरू छ हो हुन्छ हुन्छ बिस तिस केजी हुन्छ होला सिमी हो खोर्सानी पाँच छ किलो हुन्छ होला खोर्सानी के भाउ रहेछ अहिले बजारमा कसरी लानुहुँदैछ तपाईँहरू चालिस पचास आम्मामा त्यो त साह्रै सस्तो भएन हिजोअस्ति

ला मेरो त खोर्सानी त ए वान हुन्छ नि भाइ हिजोअस्ति उहीँ माथिबाट माथिल्लो गाउँको भाइ आएको थियो उसले नि अन्त मलाई सत्तर रुपियाँ किलो दिन्छु भन्दाखेरि मैले नदिएको त

त्यस्तो त्यो पचास रुपियाँमा खोर्सानी दिनुभन्दा चाहिँ नि भाइ बरु म सुकाएर राख्छुँ के भोलिपर्सि बर्खामा खानहुन्छ अरू कुरो लैजाऊ खुर्सानी नलैजाऊ आउँछौ भने आउन त बेलुकापालि आजै आउने कि भोलि आउने आज नआउनु आज भाउजू छैन ए खोइ अब बेलुका भइसकेपछि बेलुकाको काम पनि छ भोलि आउँदा हुँदैन भोलि त बिहाने टिपेर राख्छुँ नि त तिमी कहिले लान्छौ बजार कि यो बिहीबारे हाटमा लाने बिहीबारे हाटमा लानेहरू पनि आउँदै थियो है हिजोअस्ति गोर्खे हाट लाग्दोरहेछ नि कालिम्पोङमा अ सिमी म भोलि बिहान टिपिदिन्छु नि त अन्त दस पन्ध्र किलो हुन्छ होला कसरी किलो छ हो सिमी तिस रुपियाँ अभागी सिमी ए केजीको म त तिस रुपियाँ पावा निकै पऱ्यो नब्बे रुपियाँ सोच्दै थिएँ के ठिकै छ होइन ठिकै छ आउनुहोस् न अब म पनि त्यो अलिकति सिमी लिएर कहाँ जानु नभए यो हप्ता काम परेको भए म आफै लिएर जाउँ भनेको थिएँ कि बजार यो हप्ता नजानु पऱ्यो होइन नि अब हुन त भाइहरूको पनि ठिकै हो कि तर पनि अब एक दुई पैसा पनि बेसी हुन्छ भन्ने विचारले मात्रै नि बजार जाने काम पनि छ त्यही भएर चाहिँ सिमी पनि लानुुपऱ्यो भनेर भाउजूसँग कुरा गरेको थिएँ नि त अलिअलि कुखुराहरू पनि छ जङ ए झन्डै जङ्गली कुखुरा भनेर देशी कुखुरा लादैँन ए अँ कुखुरा पनि लाने भए छ भन्दै थियो है भाउजूको कोरोली माउहरू छ अरे एकदम कोरोली माउहरू छ कोरोली कोरोली कुखुराहरू छ अरे कुखुरा अँ के को गाई त्यो पनि हो अन्डै नपारेको के भन्नु त्यस्तोलाई त्यो पनि छ अरे भन्दै थियो भाउजूले हिजोअस्ति

ल ल ल ल आउनु नि भोलितिर ल